हेलो पूर्णिमा रेस्टुरेन्ट बोल्नु भएको हो ए अङ्कल मलाई चिन्नुभयो म सेरप बोलेको नि म हिजो भर्खरै तपाईँको रेस्टुरेन्टबाड मोमो अर्डर गरेको थिएँ कि म प्रायः तपाईँको होटेलमा पनि आइबस्छु मोमो खानु अनि अस्ति मैले अर्डर गर्दा पोर्क मोमो अर्डर गरेको थिएँ कि त्यसमा चाहिँ अचारहरू आएन हो अनि फेरि मैले आज मेरो कलेज पनि छुट्टी छ त्यही भएर मैले रुमबाट अर्डर गर्नु गरेको योपालि दुई प्लेट पोर्क मोमो गरिदिनुहोस् अनि अचार चाहिँ पहिलाको जस्तो नबिर्सिनुहोस् अनि अचारमा आइटमहरू के के छ होला टोमेटो टोमेटो सस पनि हालिदिनुहोस् अनि चिल्ली सस हालिदिनुहोस् म्युस पनि हालिदिनुहोस् अलिक कम्ती हालिदिनुहोस् त्यहाँबाट अलिक अलिक पिरो गरिदिनुहोस् ल मलाई अलिक स्पाइसी मन पर्छ क्या मोमो चाहिँ अनि आज चाहिँ मैले रुमबाट अर्डर गरेँ नभए आउने थिएँ कलेज लागेको भए अब तपाईँको मोमो मनपर्छ अब अलिक पिछे आउँदा कलेज लागेर आउँदा चाहिँ म साथीहरू मेरो कलेजको ग्रुपलाई लिएर आउँछु नि तपाईँको मोमो एकदम मिठो हुन्छ हो अनि त्यो अचारहरू चाहिँ नबिर्सिदिनुहोस् न

अन्त हजुर त्यहाँबाट दुई डबल मोमो दुई प्लेट दुई डबल मोमो नबिर्सिदिनुहोस् पोर्क मोमो